मलाई चाहिँ मेरो साथीको बर्थडेमा बोलाएको थियो खाना बनाउनु अन्त त्यो दिन चाहिँ म अलिक बिमारी बिमारी थिएँ अन्त त्यसले गर्दा खाना बनाउनु पनि गएँ साथीको बर्थडे हो अब कसरी नजानु त्यतिखेर चाहिँ खाना बनाउनु गएको थिएँ आम्मामा मासु पनि दस किलो बनाउनु परेको मसाला पिँध्नु परेको त्यस्तै सघाइ दिने मान्छेहरू पनि नभएर दस किलो मासु चाहिँ अब एक्लै बनाएको अन्त खिर पनि बनाइदिनु अरे खिर बनाउँदा पनि अब कति टाइम लाग्यो त्यो काट्ने पनि कोही थिएन एक्लै आफूले नै गर्नु पर्ने सबै त्यो बदामहरू काट कुट गरेर अन्त अलैँचीहरू पनि छिलेर अब त्यो दुध पनि तताएर चामल भिजाएर अब हाल्दा ओर्दा पुरा टाइम लाग्यो खिर बनाउनै झन्डै दुइ तिन झन्डै एक घन्टा जस्तो लाग्यो मलाई अन्त त्यो खिर पाक्दा ओर्दा अन्त मासु पनि मैले उयो गर्दै पकाउँदै थिएँ फ्राई गर्दै राख्दै थिएँ अब दस किलो मासु फ्राई गरेर अब पकाएको फ्राई गर्नु पनि फ्राई गर्नु मात्र आधा घन्टा लाग्यो अन्त त्यो मसलाहरू पिँधेर त्यो ठीक ठाक बनाएर प्याजहरू काटेर अब त्यो सबै रेडी बनाइकन बनाउनु पनि अब धेरै टाइम लाग्यो मलाई अन्त ढाडहरूपनि मलाई पुरा दुखेको थियो अन्त टाउकोहरू दुखेर हात खुट्टाहरू दुखेर एकदम कस्तो साह्रो भएको थियो अब बनाउनु पऱ्यो र पनि अब बनाएँ खाना बनाउनु चाहिँ अन्त भात पनि बसाइदिएको थिएँ भात पनि अब यस्तै दस किलो चामल ल्याएको थियो दस किलो बनाइदिएको थिएँ अब खाना पनि अन्त तिसजना जतिलाई बनाइदिनु भनेको थियो त्यसमा पनि मैले बनाउनु चाहिँ बनाइदिएँ अन्त बनाउनु चाहिँ पुरै साह्रौ पऱ्यो अरू बेलाभन्दा पनि अब धेरै साह्रो त्यतिखेर त अब बिमारले गर्दा पनि अलिक साह्रै परेको थियो खानाहरू बनाउनु अन्त र पनि बनाइदिएँ मैले खानाहरू अन्त लास्टमा अब डर लाग्यो अब नुन प कम्ती हुन्छ कि भनेर अब सब्जीमा नुन पनि अब मलाई त ठिकै लागेको थियो अब उनीहरूलाई ठिक लाग्यो कि लागेन अब नुन कम्ती भयो होला भनेर सोचेको थिएँ अब अचार पनि बनाइदिएको थिएँ काँक्राको छु काँक्रा छुर्पीको अचार बनाइदिएको थिएँ अब त्यसमा पनि अब सायद अमिलो भयो कि अब त्यसमा नुन कम्ती भयो कि भनेर सोचेको थिएँ अब अब ठिकै भएछ नुनहरू पनि अन्त मैले खिर पनि बनाइदिएको थिएँ अब खिरमा चिनी बेसी भयो होला अब खाँदैन होला अब फ्याँकिदिन्छ भनेर हौ त्यसमा पनि गरेको थिएँ तर फ्याँक्नु चाहिँ फ्याँकेन खिरमा पनि ठिकै चिनी पनि भएछ मिठो पनि मिठो भएको थियो रहेछ खिर पनि भात पनि ठिकै टाइममा पाकेको थियो अन्त पुलाउ पनि बनाउनु पर्ने अरे पुलाउ पनि बनाइदिएको थिएँ पुलाउ बनाउँनु त झन् टाइम लागेको त्यसै त झन् ढाडहरू दुखेको थियो अन्त ढाडहरू दुखेर अब अब त्यसमा बनाउँनु तर पनि बनाइदिएँ मैले अब पुलाउहरू पनि पुलाउहरू बनाउनु पनि अब त्यसतो टाइम त लागेन पुलाउहरू बनाउनु त अब साथीले सघाइदिएको थियो अन्त त्यहाँ सकेँ त्यहाँ खाना साना बनाएर फेरि तल्लो घरमा अर्को भाइको त्यहाँ के भन्छ सानो बडे बर्थडे गरिदिएको रहेछ त्यसमा पनि खाना बोलाउनु खाना बनाउनुको लागि बोलाउनु भएको थियो भाउजूले अन्त भाउजूलाई पनि गएर सघाइदिएको थिएँ अन्त त्यसमा सघाउँदाखेरि त्यसमा पनि धेरै अब टाइम लाग्यो खानाहरू बनाउँदा भाउजूले केही गर्नु भएको थिएन रहेछ अब लिएर प्याजहरू काटेर अब लसुनहरू छिलेर अब त्यो मसलाहरू पिँधेर अब त्यो मासुहरू फ्राई गर्दा ओर्दा बनाउँदा ओर्दा अब त्यहाँ मासु कुखुराको मासु मात्रै बनाएको थिएन खसीको पनि अब बनाउनु अरे खसीको मासु पनि बनाउँदा धेरै टाइम लागेको थियो अब खसीको मासु त त्यसै पनि ढिलो पाक्छ त्यसले गर्दा कुकरमा दुई तिन सिटी लाएर चाहिँ त्यहाँदेखि चाहिँ पकाएर चाहिँ अब खसीको मासु बनाएँ अन्त चाहिँ खसीको मासु मात्र होइन सुँगुरको पनि थियो सुँगुरको पनि बनाएँ मेलै अन्त सुँगुरको पनि अब मजाले नै बनाएको थिएँ सुँगुरको झन् पाँच किलो मासु रहेछ पाँच किलो मासु सुँगुरको अब बनाएको थिएँ अन्त पाँच किलो चाहिँ सुँगुरको मासु अरूले कुखुरा कम्ती खान्छ भनेर चाहिँ कुखुरा कम्ती खान्छ भनेर कुखुरा चाहिँ कम्ती ल्याएको थियो अन्त मैले चै सुँगुरको चाहिँ बनाइदिएको थिएँ अब सुँगुरको चाहिँ उनीहरूको घरमा धेरै खान्छ अन्त अरूहरू पनि नानीहरू पनि बोलाएको थियो बेसी चाहिँ होइनन पन्ध्रजना जस्तो बोलाएको थियो उनीहरूलाई पनि अब बनाइदिएको थिएँ उयस्को लागि अन्त भातहरू बनाइदिएँ भात होइन राइ पुलाउ बनाइदिएको थिएँ अन्त मिठाई चाहिँ उनीहरूले लिएर आएको थियो रसदानाहरू त्यसमा बनाउनु चाहिँ मैले बनाइदिएको थिएँ अब टाइम चाहिँ धेरै लाग्यो अब त्यहाँ घरमा आएर खाना साना आफ्नो बनाउँदा ओर्दा धेरै टाइम लाग्यो अब गल्नु पनि धेरै गलेको थिएँ अब ढाडहरू दुखेर साह्रो पारेर अब घरमा त्यसै त बिमारी खानाहरू बनाएर त झन घरमा आएर झन् बिमारी भएँ नि